हेलो बहिनी ए घरमै छु अहिले त ए के सल्लाह होला

ए कता जानु होला हौ घुम्नु अँ अँ ए ए अँ कति भन्नोहुस् त जानु उसो भए अलिक न अँ अलिक बेसी मान्छे भयो भन्त गाडी भाडा पनि अलिक सस्तो पर्छ होला हो गाडी भाडा भक्कु भयो भने त पैसा पुग्दैन होला अँ अन्त के खानेकुरोहरू पनि लिएरै जाने कि वहीँ बनाएर खाने हिसाबले जाने ए अँ ए ल उसो भएदेखि म चाहिँ के के बनाउँ होला हौ म चाहिँ म मासुहरू दालहरू बनाएर बोक्छु ल उसो भए अन्त अलिक त अन्त त्यो दाल र भात मासु मात्रै भएर हुँदैन होला अलिकिति सेन्तेरेमहरू पनि बोक्नुपर्छ होला है बहिनी कोदोको जाँड त्यहाँ पाउँला के अँ अँ अँ अँ अँ अँ ल ल ल मलाई पनि ए ल ल मलाई पनि त्यो मलाई पनि त्यो उल्टा घर भन्ने साह्रो हेर्ने इच्छा छ हौ त्यही त्यतै साइड पर्छ है ए ए ए ल ल ल ए ल ल ल ल ल ल ल ल ल